ए यो ची भन्दा चाहिँ हाम् हाम्रो खासमा हाम्रो भाषामा भन्दा ची भन्छ र अन्त प्रचलित भाषामा भन्दा चाहिँ जाँड भन्छ अनि यो जाँड चाहिँ कोदो हुन्छ अनि कोदो कोदोको बनाउँदा पनि हुन्छ र कोदोमा के भन्छ गहुँ मिसाउँदा पनि हुन्छ यो दुइटालाई उमाल्यो अनि त्यसपछि सेलाउँछ अनि त्यसपछि चाहिँ मर्चा हाल्छ र मोल्छ अनि केही चिजमा हालेर राख्छ अनि भोलिपल्ट चाहिँ यो उठ्छ अनि तब चाहिँ फेरि अर्को अर्को चिजमा हालेर राख्छ अनि त्यही हप्तादिनतिर चाहिँ यो खाने बेला हुन्छ